अनि यसको नेगेटिभ भन्नुपर्दा चाहिँ नेगेटिभ त त्यस्तो डरलाग्दो छैन तर यसको नेकेटिभ हामी म यही पेनको विषयमा भन्न चाहन्छु यसको नेगेटिभ चाहिँ के हो भन्दाखेरि जब हामी यो पेनलाई चाहिँ बाँसको पेनलाई चाहिँ बेम्बो पेनलाई चाहिँ हामीले चलाएनौँ भने चाहिँ त्यसमा चाहिँ छिट्टो हुस्सा डुस्सी पर्ने हुस्से लाग्ने अनि त्यो चाहिँ चलाएन भने चाहिँ त्यो कालो भएर जाने मक्किएर जाने यस्तो खालको हुनसक्छ यस्तो खालको देखिन्छ अनि त्यसलाई चाहिँ हामीले चलाइबस्यौँ भने चाहिँ राम्रो हुन्छ चलाएन भने चाहिँ यो छिटो मक्किएर जान्छ डुस्से लाग्छ अनि यसको नेगेटिभ एक्सपिरियन्स चाहिँ यही नै छ